र मेरो क्षेत्रमा कुरा गर्नुपर्दा है राम्रो उत्पादन हुने बाली चाहिँ के हो भन्दा अलैँची जुन चाहिँ इङ्ग्लिसमा कारडोमोम भनिन्छ है र कारडोमोम एउटा स्पाइसेसको रूपमा चिनिन्छ र यहाँ कालिम्पोङबाट कारडोमोम अलैँची देश विदेशसम्म बिक्री हुने गर्छ र गाउँबस्तीको मानिसहरूले दस केजी पन्ध्र केजी बिस केजी जे होस् अलिअलि गरेर एक ठाउँमा लगेर बजार एउटा स्टोरमा गएर बिक्री गर्नेगर्छ र त्यसको भ्यालुएसन पनि अरू उपलब्धिहरू गरेको कुरोभन्दा राम्रो छ अलिकति दाम राम्रो पाइरहेको छ र यो यहाँ एक ठाउँ कलेक्ट गरेर उहाँहरूले देश विदेश या यहाँदेखि मेजर ठुलो सिटिजहरूमा पठाउने गर्छ सिटिजबाट बाहिर जाने गर्छ यो एकदमै पन्द्र बिस बर्षदेखि कालिम्पोङमा बालीमा एउडा उपलब्धि नै भनौँ एउटा राम्रो मार्केट लिएको कुरो हो थ्याङ्क यू